हेलो हजुर हजुर नमस्ते हजुर हजुर हजुर मेरो नाम चाहिँ सारा तामाङ अनि मेरो घर चाहिँ सोनादा मैले मेरो स्नातकोत्तर तहको शिक्षा चाहिँ क्लुनी महिला महाविद्यालयबट प्राप्त गरेकी हो तेसपश्चात हजुर हजुर बिएड चाहिँ मैले यहाँनिर सिलगडीकै एउटा इन्स्टिट्युटबाट मैले कम्प्लिट गरेँ अनि यो स्कुलमा चाहिँ मेरो सब्जेक्टको लाग् सब्जेक्ट विषयको नै एत् यो भएकोले गर्दा चाहिँ मैले यहाँनिर एप्लाई गरेकी हुँ हजुर मेरो विषय चाहिँ नेपाली हो हजुर विधा चाहिँ मलाई मेरो कथा विधा हो शिक्षण क्षेत्रमा होइन मेरो यो पहिलोचोटि हो हजुर स्कुलिङ चाहिँ मैले गाउँकै एउटा पाठशाला प्राथमिक पाठशाला गाउँकै थियो त्यहीँबाटै मैले पढाइ पुर सिद्ध्याएर चाहिँ अनि उच्च माध्यमिक शिक्षा पनि गाउँकै स्कुलबाटै मैले पढिसकेपछि उच्चत्तर माध्य शिक् तहको शिक्षा चाहिँ यता सहरमा गएर दार्जिलिङकै यता स्कुल थियो त्यहीँबाटै मैले पढाइ पुरा गरिसकेर चाहिँ त्यसपश्चात मैले महाविद्यालयमा भर्ना गरेकी हुँ हजुर हजुर हजुर हजुर क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ मुर ण ट ठ ड ढ दन् त थ द ध न प फ ब भ म य र ल व श ष स ह हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ धन्यवाद